ग्रामीण समुदायमा खेल खेलेर व्यक्तिहरूले के के कौशल विकास गर्न सक्छ भने ग्रामीण समुदायका मसिना नानी व्यक्तिदेखि नै खेल खेल्दै गएर धेरै राम्रो व्यक्ति खेल खेल्ने भएर यहाँनेर हामीलाई खेलको केहि चमत्कार देखाएर राम्रो राम्रो खेल खेलहरू खेल्दै पछि गएर हाम्रो जिल्ला स्तर स्टेट स्तर अनि देशको सबै खेलमा पुरस्कृत भएर ठुलो मान्छे बन्नसक्छ र साथै खेलाडी जुन व्याक्ति हरू छन् उहाँहरूले अरूलाई पनि शिक्षा दिएर खेलमा राम्रो खेल्ने व्यक्ति बनाएर नाम कमाउनु सक्नेछन्